हेलो हेलो हजुर भन्नुहोस् हजुर हजुर म इन्डेनबाट बोल्दैछु भन्नुहोस् ए ए कहिले बुक गर्नुभएको थियो आहा हुन त चार पाँच दिनबाट निकालिदिई हाल्छ हामी त ग्यासहरू त तपाईँको नाम चाहिँ हजुर नाम चाहिँ कुन चाहिँ होला एक छिन पर्खिनुहोस् ल हजुर हजुर हजुर हजुर मातृका छेत्री हजुर देवीडाँगा है आहा पठाउनु त पठाएको त थियो होला हामीले क्लियर त गर्छु सबै हो एक हप्ता ए हजुर हजुर आहा आयो होला त्यसै बेला आयो होला दुईवटा त अटो छ त्यो एरियामा तर एकखेप लागेपछि ए एकखेप लागेपछि त्यहाँबाट फेरि उनीहरूले राखिदिन्छ ल्याएर यहाँ सेन्टरमा हो अन्त राम्रो गर्नुभयो तपाईँले कल गर्नुभयो म एक काम गर्छु म चेक गरिदिन्छु हो अन्त पठाइदिन्छु कि तपाईँको बुकिङ चाहिँ भएको थियो है कन्फर्मै भएको थियो नि मतलब आउन चाहिँ आयो होला ए अनलाइन गर्नुभएको छ मतलब त्यो सबै बुकिङ सुकिङ सबै भइसकेको छ नि ए त्यसो भए त होइन आएको थियो होला कि सायद तपाईँ नहुँदाखेरि आयो होला त्यो काम गर्ने मान्छे अन्त म एक काम गरिदिन्छु नि त उसलाई म तपाईँको नम्बर पनि दिइहाल्छु हो त्यो ड्राइभर जो छ अटोको नम्बर दिइहाल्छु अन्त कन्ट्याक्ट गर्नु भन्छु तपाईँलाई त्यहाँबाट अन्त उयो के अरे उसले ल्याएर दिन्छ नि तपाईँलाई ल हुन्छ हुन्छ हजुर ए हजुर तपाईँको कतिवटा छ सिलिन्डर चाहिँ घरमा चाहिँ ए दुईवटा छ है ए नभए होइन अहिले के अरे तपाईँको एउटा मात्रै भएकोले चाहिँ दुईवटा सिलिन्डर गर्दाखेरि अलिकति सस्तो पर्दैछ नि त चार सौ रुपियाँ जस्तो कम्ती पर्दैछ कि अहिले रिसेन्टली अब दुई महिना जस्तोको लागि अन्त नि त्यस कारण सोधेको नि मैले हजुर अँ त्यही सजिलो हुन्छ नि एउटा सकिँदाखेरि ठिकै बुक गर्दा ए हुन्छ हुन्छ त्यसो भए म त्यही गरिदिन्छु उसलाई म नम्बर दिन्छु अन्त तपाईँलाई कन्ट्याक्ट गर्नु भन्छु नि हो देवीडाँगा चाहिँ कहाँ पर्छ होला तपाईँको घर टक्रक्कै चाहिँ अँ दुन दुनको छेउमा त्यो दुन चाहिँ काट्नुपर्छ अगाडि मन्दिरपट्टि जानुपर्छ कि अलिकति यतै वल्लो वल्लोपट्टि नै छ ए अलिकति वरै हो त्यो बब्लुको दोकान भन्छ नि त्यो छेउतिर है ए ए हुन्छ हुन्छ हुन्छ म त्यसो भए उसलाई हजुर ए त्यसो भए म शर्मा स्टोर जानु अब शर्मा स्टोर त चिन्छ नि कि त्यो ड्राइभरलाई विकास छ होला हौ सायद त्यो एरियामा हेर्ने उसलाई म भनिदिन्छु विकासलाई भनिदिन्छु त्यहाँ शर्मा स्टोर गएर चाहिँ तपाईँलाई कल गर्नु भनिदिन्छु अन्त त्यहाँबाट तपाईँ बात गर्नुहोस् न ल आएर उसले फिटिङ सिटिङ सबै गरिदिन्छ लगाइदिन्छ नि अरू बेला लगाइदिन्छु होइन लगाएर कि बाहिरै छोडिदिन्छ अँ हजुर हजुर चेक गरेरै दिन भन्नु नि ए अँ ठिकै हो होइन कोही बेला डिफेक्ट हुन्छ हजुर हजुर कोही बेला मसिनको डिफेक्ट हुन्छ हो कोही बेला नजलहरू बिग्रेको हुन्छ चेक गरेको राम्रो ग्यास जस्तो चिज अलिकति अब त्यो जोखिमकै कुरा हो चेक गरेर लगाएको राम्रो नि हुन्छ हुन्छ हुन्छ हुन्छ ल म नम्बर दिन्छु कि भोलि नभए पर्सि भोलि त सनडे होला त पर्सि पर्सि नभए निकोर्सि मनडे कि त टिउसडेमा चाहिँ आउँछ नि ल हुन्छ हुन्छ हुन्छ